हजुर म चाहिँ यहाँ डान्स एकाडेमीको टिचर बोलेको लक्ष्मी अन्त तपाईँले ए होइन तपाईँको नानीले के डान्स अब डान्स तपाईँको नानीले राम्रो गर्नुहुन्छ के तपाईँ यसमा उयो गराउनुहुन्छ नानी अब फिस त्यस्तो ज्यादा त छैन अब तपाईँ गर्नु चाहनुहुन्छ भने चाहिँ म मिलाइदिनु सक्छु त्यस्तो त अब त्यस्तो समस्या त छैन ठिकैको छ अब तिन हजार जस्तो लाग्छ हुन्छ तपाईँ तपाईँको नानीलाई हजुर ए अब तपाईँको नानी त एकदम राम्रो डान्स गर्छ होइन अब म मिलाइदिन्छु नि अब तपाईँले भन्नु भयो भने चाहिँ अब दामहरू त भइहाल्छ नि होइन अब तपाईँको ना गराउनु चाहनुहुन्छ भने चाहिँ ए गराउनु हुन्छ त हुन्छ यो चैँ सिलगढी पऱ्यो अन्त अब यो उएसको टाइम चाहिँ अब तपाईँले नानीलाई उ गर्नु भयो भने टाइम चाहिँ बिहान नौ बजीदेखि हो तपाईँ भ्याउनु चाहिँ हुन्छ कि हुँदैन यो सिलगढी यता एयरपोर्ट साइड नै पऱ्यो बिहार मोड पर्छ अन्त अब गराउनु चाहनुहुन्छ भने चाहिँ अब तपाईँले गराउनु भयो भने तपाईँको नानीलाई चाहिँ लिएर आउनुपर्छ होला अब मन्थ मन्थली नै दिनुपर्छ नि हजुर त्यस्तो अब ज्यादा त छैन अब तपाईँले मन्थमा यस्तै दुई हजारजस्तो दिनुपर्छ त्यही त अन्त तपाईँ नानीको नाम चाहिँ

ए अन्त ठाउँ चाहिँ ए त्यही त अब तपाईँ गराउनु चाहनुहुन्छ ए हुन्छ त्यही त अब घरमा सल्लाह गर्नु